म चाहिँ कलिम्पोङको कुमुदिनी होम्स विद्यालयमा पढ्छु अन्त यहाँ चाहिँ हाम्रो इलेभेन टुवेल्भमा स्ट्रिम चाहिँ आर्ट्स अनि साइन्स अनि कमर्स छ यहाँनिर एग्रिकल्चर चाहिँ छैन अन्त आर्ट्समा चाहिँ हाम्रो सब्जेक्ट चाहिँ पोलिटिकल साइन्स हिस्ट्री इङ्लिस जोग्रफी सोस्योलजी इकोनोमिक्स हरू छन् अन्त मेरो चाहिँ आर्ट्स स्ट्रिम चाहिँ आर्ट्स हो अन्त मेरो मैले लिएको मेन सब्जेक्ट चाहिँ जोग्राफी हो अन्त उता इङ्लिस नेपाली हिस्ट्री पोलिटिकल साइन्स अन्त सोस्योलोजी अप्सनल हो अन्त यहाँ चाहिँ पढाइ कस्तो छ भन्दाखेरि चाहिँ शिक्षकहरू चाहिँ एकदमै शिक्षित अब हायर सेकेन्डरीमा पढाउनेहरू छ सबैजना पढाको पनि बुझ्छ तर अब हाम्रो स्कुलमा क्लासमा धेरै स्टुडेन्टहरू भएको कारणले कति पछाडि हल्ला गरिरहेको हुन्छ कति के गरिरहेको हुन्छ अन्त यहाँ स्कुलामा चाहिँ त्यो चाहिँ टिचरहरले चाहिँ याद गरिदिँदैन उनीहरू पढाउनु हुन्छ जानुहुन्छ बुझ्नेले बुझ्छ नबुझ्नेले बुझ्दैन तर हाम्रो मेन सब्जेक्ट जोग्राफी हुनुको कारणले गर्दा चाहिँ सबै नै अब मज्जाले बस्छ क्लासमा एटेन्टिभ नै बस्छ जोग्राफीमा चाहिँ अरूमा चाहिँ अलिक केयरलेस गरेको जस्तो लाग्छ टिचरहरूले पनि त्यस्तो यादै गर्नु हुँदैन अन्त यहाँनिर भन्नु पर्दाखेरि चाहिँ स्कुल राम्रो छ पढाउनु पढ्नेलाई राम्रै छ अब त्यति नै